हाम्रै गाउँमा नर्सरी प्राइमरी स्कुलहरू पनि छ र अब हायर सेकेन्डरी अब हाई एजुकेसनको लागि पनि स्कुलहरू छ र अलिक हेर्यो भने कलेज पनि छ र अलिक अलिक टाढोतिर गयो भने चाहिँ नर्थ बङ्गाल युनिभर्सिटी है सिलगढी युनिभर्सिटी अनि अझै हाम्रै यहाँ हिल युनिभर्सिटी पनि खोलेको छ र अब यस्तो अब सिक्किममा हेर्यो भने सिक्किम युनिभर्सिटी पनि छ